पश्चिम बङ्गालमा पर्यटकहरूको लागि एन्टरटेन्मेन्ट गेम भनेको चाहिँ त्रिवेणीको क्याम्पिङ बाग्राकोटमा भएको नेचरल रक क्लाइम्बिङ टिस्टा खोलामा राफ्टिङ प्याराग्लाइडिङ यस्तैहरू छ